हाम्रो यो पारम्परिक खेलहरूमा चाहिँ तपाईँको यो एउटा डाम पनि भइगयो हामी सानोमा खेल्थ्यौँ लुकीचोरी हुन्थ्यो लुकीचोरी खेल्ने गर्थ्यौँ हामी डुमारा हुन्थ्यो त्यो खेल्ने गर्थ्यौँ यो त्यहाँदेखि हामीहरू क्यारम बोर्ड पनि पहिल्यैदेखि खेल्ने चलनै हो अर्कै एउटा लक्कु भन्ने हुन्थ्यो लक्कु चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ तपाईँको सानोबडे पानी सिसाले डल्लो बनेको बल हुन्थ्यो एउटा गोली हुन्थ्यो अनि एउटा अलिक त्यसको केही पर चाहिँ तपाईँको त्यो ढुङ्गाहरू सानसानो ढुङ्गाहरूलाई त्यो थाक थाक पारेर थाक थाक पार्यो अनि त्यो बलले हिर्काएर चाहिँ त्यो ढुङ्गा चाहिँ ढाल्नुपर्ने हुन्थ्यो जसले चाहिँ सबै ढुङ्गा एकै बलमा सबै ढुङ्गा त्यो ढा ढाल्छ अन्त उसलाई चाहिँ अब विजेता भनिन्थ्यो त्यो समयमा अहिले पनि छ त्यस्तो खेलहरू कतिपय गाउँहरूमा हाम्रो सानसानो केटाकेटीले खेलिरहेका छन् अनि क्यारम बोर्ड पनि अहिले पनि धेरैले खेलिरहेका छन् अनि क्यारम बोर्ड चाहिँ मलाई पनि साह्रै मनपर्छ खेल्नु क्यारम बोर्ड खेल्नुमा चाहिँ तपाईँको दुईजना चाहिँ अब खेलाडी चाहियो एकजना आफू भइगयो अन्त अर्को चाहिँ आफ्नो एउटा प्रतिस्पर्धी अप्पोनेन्ट पनि हुन्छ अन्त क्यारम बोर्डको गेम चाहिँ तपाईँको उन्तिस पोइन्टमा चाहिँ हुन्छ जस्तो तपाईँको रेड खायो भनेदेखि लिएर रेड खाएर एउटा गोटी खायो भनेदेखि त्यसको छ पोइन्ट कम भइहाल्छ तपाईँको गन्ती भइहाल्छ यसरी नै खेल्दै जान्छौँ अनि यो खेल चाहिँ एउटा रोचक पनि छ किनभनेदेखि अब जान्ने जान्ने खेलाडीहरू छ भने त खेल पनि लामो हुन्छ कोही कोही समय हुन्छ नि त अब अर्कोको अट्ठाइस पोइन्ट भएको छ भने यताको नि अट्ठाइस पोइन्ट हुन्छ अनि मान्छेमा पनि जिज्ञासा हुन्छ तपाईँको कसले चाहिँ यो जित्ने भनेर अनि प्रायःजस्तो मानिसहरूले यो क्यारम बोर्ड खेल अहिले पनि खेलि खेलिरहेको छन् अनि उनीहरूले खेल्न पनि रुचाउँछन् अनि गाउँघरमा पनि प्रायः अहिले पनि यो क्यारम बोर्ड खेल पनि यो खेलिरहेको छ योबाहेक अरू खेलहरू पनि नानी केटाकेटीले खेलिरहेका छन् खेल्ने खेलिरहेका छन् अनि यो क्यारम बोर्ड चाहिँ तपाईँको कस्तो हो भनेदेखि यसको कतिवटा यो टुर्नामेन्टहरू पनि हुन्छ सायदै अब यो नेसनल गेमतिर छ छैन त्यो त थाहा भएन मलाई तर पनि यहाँ तपाईँको तपाईँको डिस्ट्रिक्ट स्तरको जिल्ला स्तरको तपाईँको यो ब्लक स्तरको अनि ग्रामीण क्षेत्रमा पनि क्यारम बोर्ड लिएर कतिवटा टु टुर्नामेन्टहरू पनि भइरहेको छ अनि अहिलेसम्म यो खेल चाहिँ एकदमै चलन चल्तीमै छ सबैले खेलिरहेका छन् अनि म पनि क्यारम बोर्ड खेल्नु मनपर्छ जब मसँग केही फुर्सत समय हुन्छ र क्यारम बोर्ड भएको ठाउँ कहाँ छ अथवा कहाँ छ त्यहाँ गएर चाहिँ यसो म पनि फुर्सतको समयमा चाहिँ क्यारम बोर्ड खेल्ने गर्छु